हेलो नमस्कार म तपाईँको सब्जीको लागि कल गरेको थिए एक्च्युली तपाईँकोमा के के सब्जीहरू उपलब्ध छ होला अहिले हजुर हजुर ए हजुर तपाईँकोमा अहिले प्याजहरूको चाहिँ के रेट छ होला अहिले एक्जेक्टली ए हजुर हजुर हजुर अनि कोपीहरूको आलुहरूको के कस्तो छ ए हजुर हजुर त्यही त म तपाईँकोमा के के छ त्यो अलिक जानकारीको लागि फोन गरेको थिएँ कि मलाई त्यसो भने म म तपाईँलाई सायद भोलितिर ल्याउनु आउँछु होला म पठाउँछु है तपाईँले मलाई यसो गर्नुहोस् न मलाई कोपी कोपी दुई खालकै छ होला नि त है बन्दकोपी फुलकोपी हजुर हजुर हुन्छ मलाई अलिकति तपाईँको रेट चाहिँ अलिकति मिलाएर दिनुहोस् है मलाई दुई बोरा आलु है दुई बोरा फुलकोपी होइन अनि प्याज लान्छु म एक बोरा टमाटर मलाई एक बोरा दिनुहोस् हो अनि मलाई बन्दकोपी चाहिँ त्यति लाँदिन म बन्दकोपी मलाई एकै बोरा दिनुहोस् हो अनि मलाई प्याज हालिदिनुहोस् एक बोरा अनि खोर्सानीहरू पनि तपाईँले गर्नुहुन्छ है खोर्सानी पनि तपाईँकोमा पाउँछ होला नि एभाइलेबल हजुर खोर्सानी अन्त लसुनहरू पनि तपाईँ ग्रो गर्नुहुन्छ कि लसुनहरू मैले बाहिरबाट बरो गर्नुपर्छ हजुर हजुर ए हुन्छ हजुर म तपाईँलाई अहिले लिस्ट पठाउँदैछु मलाई त्यो सबै ऊ गरेर राखिदिनुहोस् न ल त्यसो भए म पेमेन्टहरू आएर गर्छु हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू धन्यवाद